हेलो ए अँ अँ भन्नु भाइ त्यही त त्यही त हो अँ मूर्ति खोलामा पिकनिकको लागि भन्दै थियो प्लानिङ गर्दै थियो कि टोटल हामी सत्र त्यही त यो मन्थको दस तारिक भन्दै थियो हो यो मार्चको चाहिँ दस तारिक जाऔँ भन्दै थियो हो त्यही त त्यो चेक गर्नुपर्थ्यो सन्डे पर्छ कि पर्दैन एकैछिन ल म चेक गरिहाल्छु एकैछिन है चेक गर्दैछु केटाहरू अँ अङ्कल दस तारिक सन्डे पर्नेरहेछ हो दस तारिक सन्डे पर्नेरहेछ केटाहरू टोटल हामी सत्रजना हो कि अठारजना हो केटाहरू पैसा त त्यही अब स्टे गर्ने कि नगर्ने त्यहाँ बस्ने कि नबस्ने त्यो यस्तो रिजोर्टहरू पनि छ हैन मैले भनेको चाहिँ त्याँनेरि रिजोर्टहरू पनि छ हो एक रात बसौँ भनेको कत्ति पनि भन्दैन यो यो रिजोर्टको त हामी कमसे कम अलिअलि मिल्दा भइहाल्छ हो ऊ यो के रे अब मिनिमम् पन्ध्र पन्ध्र सय उठाऊँ न अँ पन्ध्र पन्ध्र सय उठाएर चाहिँ तेरो अब जो जो अब दिन्छ हैन अँ तर केटाहरूले चाहिँ यस्तो भन्दैछ अब यस्तो यो प्लान चाहिँ क्यान्सल गर्नुपर्छ किनकि यस्तो अब आधी गाडीमा जाने आधी आफ्नो गाडीमा जाने बाइकमा जाने भन्दैछ कि त्यस्तो मजा आउँदैन एउटामा गएपछि एउटामा जाऔँ भनेको मैले चाहिँ त्यै त भनेको डाइरेक्ट गाडीमा गएपछि गाडीमै जाऔँ आ आधी गाडी आधी बाइकमा मजा आउँदैन नि त त्यै त आधी मिलेन भने त त्यस्तो त्यस्तो त ऊ यै हुन्छ नि गर्नु हुन्न त्यै त आधी पैसा दिनेहरूलाई त कहाँ जानु हुँदैन लानु हुँदैन त्यसै नि बेसी नै छ केटाहरू हो अनि त्यै एक दुईजना नजाँदा नि फरक पर्दैन खानाहरू चाहिँ डिसेसहरू के बनाउने

चिकन चिल्ली चिकन रोस्टहरू गरेर रोस्ट गर्नुपर्छ है अनि त त्यहीँनेरि त्यही त त्यो खोलामा चाहिँ नि ऊ यो पनि गर्नुपर्छ हो अब फिसिङ पनि गर्नुपर्छ के राम्रो त्यहाँ त्यहाँको माछा राम्रो हो के भयो भने अलिकति अलिकति ऊ यो लिएर जानुपर्छ क्या बल्छी बोकेर क्या त्यो पनि गर्नुपर्छ राति हो अनि त ऊ यो बोक्ने है ब्लुटुथ बक्स बोक्नु ल ब्लुटुथ बक्स गानाहरू सुन्नुपर्यो ठुलोवाला तेरो ठुलोवाला त्यो थियो नि मैले चाहिँ भनेको त्यस्तै गरौँ त्यहीँ ऊ यो चाहिँ टेन्ट लगाएर चाहिँ नगरौँ टक्क बसौँ हैन एक रात टेन्टमै आगोसागो बालेर ल त्यसो भए म म केटाहरूलाई सबैलाई भन्छु ल अहिले राखेको ल त्यसो भए